हजुर हदुर भन्नुहोस्

हजुर पाउँछ त यता ऊ यसको कि ब्रयलर हो चिकन मासु पुरा डिस्टर्ब भएर बुझ्नै लाङ्साको ए हजुर पाउँछ त हजुर हजुर पठाइदिन्छु नि तपाईँले मान्छे पठाउनु हुने हजुर हजुर ब्रइलरको छ त तपाईँलाई चाहिँ ब्रइलर चाहिँ यस्तो बनाएर पठाइदिनु कि ए हुन्छ भनेसि ए हुन्छ